घरमा एउटा अब बगैँचालाई चाहिँ अब व्यवस्थित गर्नु हो भने चाहिँ अब हामीले घरकै सामान र परिवर्तन यो पर्यावरण छन् जुन छ नि वरिपरिबाट नै सामानहरू ल्याएर हामीले बगैँचालाई जोगाउने कामहरू गऱ्यो भने चाहिँ सस्तो पर्छ यदि हामीले कुनै कुरा अलिकति बजारी बजार है बजार अब आधुनिक सा मानहरू ल्याएर गऱ्यो भने चाहिँ हामीलाई महँगो पर्छ यदि हामीले त्यो जग्गामा चाहिँ बाँसहरू कै बारबेर गरेर बनायो भने चाहिँ हामीलाई सस्तो पर्छ